आफ्नो अब नानीहरूलाई स्कुल भर्ना गर्दाखेरि अब के अहिलेको नानीहरू प्री प्राइमेरीमा त अब ब्यालेन्स अब पैसाहरू बेसी लाग्दैन है अबर पनि ट्युसन फीहरू गर्नु पर्छ अहिलेको जमनामा नानीहरूलाई ट्युसन नपढाइ हुँदैन है र अब ट्युसन फीहरू तिर्नु पर्छ र स्कुलमा चाहिँ अब फर्स्ट भर्ना गर्दाखेरि अब त्यति पर्दैन र पनि वर्षमा हामीले एक हजार त्यस्तोहरू तिर्नु पर्छ है एक हजारहरू तिर्नु पर्छ वर्षभरिको अब त्यति लाग्छ अब के भन्छ अब वर्षमा त्यति तिर्नु पर्छ अनि ट्युसन फीहरू है महिनामा तिन तिन सय चार सय त्यसरी तिर्नु पर्छ है र पनि अब अहिलेको यो सानो प्री प्राइमेरीहरूतिर त त्यति साह्रो त पर्दैन अब अब जति अब ठुलो क्लास बढ्दै जान्छ है उति आफू अब आफूले पैसाहरू तिर्नु पर्छ है त्यति आफूले तिर्नु पर्छ अब त्यति तिरेको अनुसार नानीहरूले पनि अब पढिदियो भने त अब आफूलाई गर्व लाग्छ ए मेरो छोराहरू अब मेरो नानीहरूले है अब गरेको अनुसार उनीहरूलाई अब के अब पैसा तिरेको अनुसार अब उनीहरूले पढ्दैछ अब त्यस्तो भन्ने अब हुन्छ है अब त्यति गरेर पनि अब नानीहरूले त्यस्तो अब यादै गरिदिएन भने अब पढाइतिर अब राम्रो छैन अब गरेन भने आमा बाउलाई पनि राम्रो लाग्दैन है अब पाखाकोहरूले भन्छ है ए फलनाको नानीहरू त यस्तो यस्तो है अब बाउहरूले पढाइतिर अब दुखः गर्छन् गर्छ छोराछोरीहरू यसरी है अब त्यस्तो चाहिँ अब सुन्दाखेरि राम्रो सुनिँदैन नि त होइन र अब त्यसै कारण अब नानीहरूलाई चाहिँ अब के अब त्यसरी नै अब सानोदखि नै अब उनीहरूलाई राम्रो अब उनीहरूलाई चाहिँ अब राम्रोसँगले अब सिकायो भने है उनीहरूले राम्रो गर्न सकिन्छ है अब अँ त्यति नै हो अब नानीहरूलाई अब स्कुल पनि नपढाइ हुँदैन है अब पढाउनै पर्छ नानीहरूलाई अब त्यति नै हो अब अब के भन्नु त्यस्तो अब त्यति बेसी त खर्च लाग्दैन प्री प्राइमेरी प्री प्राइमेरीमा अब जति अब सेकेन्डरी हुँदै जान्छ है उनीहरूलाई अब त्यति नै खर्चहरू पनि बेसी हुँदै जान्छ